हो अहिले यो धर्ममा एकदम राजनीतिकहरू पसेको छन् राजनीतिकले लडाइँ एकदम लागिरहेको छ र लडाइँको सृजना सृष्टि भइरहेको छ देश देशमा साह्रै एकदमै नराम्रो भइरहेको छ र मेरो धारणा चाहिँ के छ भने यो धर्मलाई अलगै राख्नुपर्ने राजनीतिमा नल्याउनुपर्ने व्यवसायमा नल्याउनुपर्ने धर्म भन्ने अर्कै चिज हो यो ईश्वरको उबाट जागृत भएर आउने हो र यो एकदमै नराम्रो भइरहेको छ